अँ ओ बुहारी अघि भनेको थिएँ तिमीलाई त्यो त साडी किनेको उयो विषयमा कुरा भनेको थिएँ नि तिमीलाई मैले त्यो साडी त अब ला अब तिमीहरूले तिमीहरूले पनि गएर किन्यौ होला मेरो कुरा सुनेर है अन्त अब के अरे त्यति साह्रो राम्रो छैन रहेछ त्यो साडी त अब धोएँ धोएर त सबै रङ उड्यो रङ त गयो रङ पनि गयो अन्त अब तिमीहरूलाई भनौँ भनेदेखि अब कामको उसमा के अरे हतार भएको कारणले गर्दा तिमीहरूलाई फोन गर्नु पनि पाइनँ त्यस कारण अब अहिले त अब फाल्टो जग्गामै किन्दा पनि भयो अनलाइन किन्दा पनि हुन्छ के अरे अब अनलाइनमा पनि पाउँछ अब रङ अनलाइनमा त अब रङ जान्छ कि जाँदैन कि अब त्यो थाहा हुँदैन गएर कम्प्लेन गर्नु पनि भएन हो अन्त अब त्यो के अरे अनलाइनमै तिमीहरू त अनलाइन अनलाइन मगाउँछौ अनलाइनमै सबै गर गरेर अनलाइनमै किन्नुपर्छ होला जस्तो लाग्यो मलाई त त्यो राम्रो छैन रहेछ त्यो जग्गाको चिज त अब सस्तो पाएँ भनेर किनेँ भरे त चिज राम्रो छैन रहेछ अन्त अब अब मलाई त दोष नलगाउनु है तिमीहरूले केही नभन्नु अब यस्तो गई भयो काकीले भनेको कुरा सुनेर यस्तो यस्तो गरेँ मैले भनेर भन्ला हो त्यो कुरा चाहिँ नभन्नु मलाई चाहिँ ल